हेलो हजुर तपाईँ को बोल्नुभएको हो ए ए हजुर कहाँबाट हजुर ए अनि त किन फोन गर्नुभएको थियो

ए बेङ्गाल सफारीमा थुप्रो किसिमको जनावरहरू देख्नपाइन्छ तपाईँले ए हजुर चलाउँछु त म अटो भयो रिक्सा भयो म सबै चलाउँछु ए हुन्छ हुन्छ कहिले एक्काइस तारिकतिर आउनु आउनुहुन्छ ए हुन्छ हुन्छ म घुमाउँछु नि तपाईँलाई कहाँ त्यही बेङ्गाल सफारी मात्रै ए हुन्छ हुन्छ त्यहाँ गर्दाखेरि थाह छ तपाईँलाई कति हो भनेर ए एक सय रुपियाँ हो त्यो चाहिँ भाडा तपाईँको एक सय रुपियाँ लिन्छु के तपाईँ मात्रै हो ए साथीहरू आउँदैन ए हुन्छ हुन्छ म भन्छु नि हजुर त्यहाँ एनिमल्सहरूलाई मात्रै राखेको हुन्छ पहिला तपाईँले खानेकुरा चाहिँ पहिल्यै किन्नुपर्छ हजुर छेउछाउतिर चाहिँ हुन्छ त्यहाँ भित्र चाहिँ हुँदैन हजुर हजुर हुन्छ हुन्छ राखेको ल हुन्छ हुन्छ